तिन हजार तिन सय तेत्तिस पाँच हजार पाँच सय पचपन्न सात हजार सात सय सतहत्तर नौ हजार नौ सय उनानब्बे पाँच लाख